मेरो सकरात्मक अनुभव जब मैले एमाजोन एपमा एकदिन सर्फिङ गर्दै गर्दाखेरि दु ट्राउजर्स देखेँ मैले त्यहाँनेर अनि त्यो ट्राउजर्सको मोल हेर्दाखेरि मोल पनि एकदमै सस्तोमा सस्तो लाग्यो अनि मैले भित्र गएर त्यो ट्राउजर्सको विस्तृत डिटेल्सहरू कोट्याएँ अनि मैले पाएँ कि ट्राउजर्स एकदमै सस्तो दाममा दुइवटा ट्राउजर्सहरू सुन्दर एकदम कलर पनि राम्रो एउटा कालोमा थियो अनि एउटा निलोमा थियो र मैले सोचेँ कि यो एकपल्ट ट्राई गर्नु अवश्य नै ट्राई गर्नु पर्छ भनेर मैले त्यो दुइवटा दुइवटा ट्राउजर्सलाई पाँच सय रुपियाँमा एउटाको अढाई सौ रुपियाँ अनि अर्कोको अढाई सौ रुपियाँ गरेर दुइवटा ट्राउजर्स मैले अनलाइन अर्डर गरेँ अनि अनलाइन अर्डर गरेँ पश्चात् मैले पेमेन्ट पनि तुरुन्तै गरिहालेँ र नभन्दा नभन्दै मेरो अर्डर प्लेस भएर एक हफ्ता बाद मेरो अर्डर र घरमा आइपुग्यो र म एकदमै खुसी थिएँ कि के कस्तो मेरो प्रथम चोटिको अर्डर गरेको थिएँ मैले एमेजोनबाट के कस्तो हो सामान आयो भनेर मैले खोलेर हेरेँ अनि खोलेर हेर्दाखेरि एकदमै राम्रो राम्रो मटेरियल राम्रो क्लालिटीको ट्राउजर रहेछ अनि दाम पनि एकदमै सस्तो र मैले नापेर हेरेँ एकदम फिटिङ पनि भयो र मलाई एकदमै एकदमै राम्रो लाग्यो राम्रो क्वालिटीको सस्तो दाममा पाउँदाखेरि म एकदमै खुसी भएँ अनि त्यो देख्दा नदेख्दाखेरि नै मेरो दादाले पनि यी एउटा ट्राउजर्स मन पराउनु भयो अनि त्यो दुइवटा ट्राउजर्समा हामी दाजु भाइले एक एकवटा ट्राउजर्स बाँडेर अहिले अहिलेसम्म हामीले त्यो ट्राउजर्स युस गर्दैछौँ र एकदमै राम्रो क्वालिटीको सामान आएछ र यही मेरो प्रथम चोटि अनलाइन सपिङ गर्दाखेरिको सकरात्मक अनुभव मैले पाएँ र आउँ आउँदो भविष्यमा पनि यस्तो खालके सस्तो अनि राम्रो क्वालिटीको सामानहरू पाएँ छु भने म अवश्य नै ट्राई गर्नेछु